ए हवस् हो त यो कालेम्पोङ लेप्चा होटल है हेलो ए हजुर हजुर ए हजुर हाम्रो प्याकेज भन्नाले तपाईँको होटलमा हाम्रो होटलमा चाहिँ हजुरको नर्मलदेखि डिलक्सदेखि सुपर डिलक्ससम्म छ हो तपाईँको हजार पर्यो है तपाईँको डिलक्सको दुई हजार पर्यो अनि सुपर डिलक्सको चाहिँ तीन हजार पर्यो है तपाईँ अब कुनचाहिँ कस्तो रेटमा बस्नुहुन्छ त्यही रेट अनुसारै छ रूम हजुर हजुर हजुर हजुर त्यो प्याकेज हजुर हजुर हजुर त्यो चाहिँ होटलको हजुर हजुर त्यसमा ब्रेकफस्ट र तपाईँलाई डिनर गराइन्छ है सात हजार डिलक्स भन्नुभयो है तपाईँले अनि साइट सिनको चाहिँ बेग्लै पऱ्यो है कालिम्पोङको अब अलिकति टुरिस्ट प्लेस हजुर टुरिस्ट अब प्लेसहरू चाहिँ हजुर हजुर हजुर हजुर हजुर हजुर त्योहरू चाहिँ हजुर हजुर त्यो चाहिँ होइन तपाईँलाई एकदमै तपाईँलाई प्रोभाइड गराइदिन्छौँ है सबै कुराहरू तर त्यसको चाहिँ एक्स्ट्रा चार्ज लाग्छ है तपाईँ यदि प्यारा प्याराग्लाइडिङ गर्नुभयो भने तपाईँलाई पच्चिस सय रुपियाँ है अनि तपाईँले लोकल साइट सिन गर्नुहुन्छ भने अब त्यसमा तपाईँले तिन हजार थप्नु पर्यो है लोकल साइट सिनमा तपाईँको अलिकति तपाईँ सातवटा जग्गा चाहिँ घुमाइदिन्छ है त सर डेलो दुर्पिन है अन्त तपाईँलाई लाभा पनि लाभाको तपाईँको मोनास्ट्रीहरू छ है तपाईँलाई कतिवटा जग्गाहरू है अब तपाईँलाई टुरिस्ट प्लेसहरू घुमाइन्छ त्यसमा चाहिँ त्यहीभित्र नै आउँछ विशेषगरी चाहिँ है अब अलिकति हाम्रो कालिम्पोङको अब अलिकति टुरिजमलाई फस्टाउने ओर्ने भन्ने यही कुराहरू त हो तपाईँहरू आएरै हुन्छ है हजुर हजुर हजुर हजुर हजुर तपाईँको रेली खोलामा राफ्टिङ त हुँदैन तर तपाईँको टिस्टामा चाहिँ राफ्टिङ छ है त्यसमा चाहिँ तपाईँले त्यसको लागि चाहिँ फाल्टै रेट छ जुनचाहिँ तपाईँले राफ्टिङको त्यहीँ गएर तपाईँले मिलाउनु सक्नुहुन्छ है त्यहाँ गएर अब राफ्टिङ असुविदा चाहिँ छैन हजुर हजुर तपाईँले सबै सुविदा उठाउनु सक्नुहुन्छ हाम्रै मान्छेहरू छ है सबै जग्गामा र हाम्रै थ्रू नै तपाईँलाई सबै जग्गामा एकदमै तपाईँलाई घुमाइदिन्छ तपाईँले प्याराग्लाइडिङ भन्नु हुन्छ कि राफ्टिङ भन्नुहुन्छ कि सबैकुरोको उपभोग गर्नु पाइन्छ है हजुर हजुर एकदम एकदम सबै बन्दोबस्त है हजुर हजुर हजुर हजुर सबै हजुर हजुर हजुर सबै एकदम एकदम इन्क्लुड है सबै कुरा मज्जाले तपाईँलाई हुन्छ जब हुन्छ आउनु मलाई एक दुई दिन अगाडि नै इम्फर्म गरिदिनुहोस् न है तपाईँको प्याकेज बनाएर म तपाईँलाई सेन्ड गरिदिन्छु है अन्त तपाईँलाई गाडी तपाईँलाई लिनु पिक अप गर्नु पनि तपाईँलाई आउँछ है तपाईँलाई बागडुग्राबाट गाडीले पिक अप गर्छ अनि बादमा सबै कुरा सकेपछि तपाईँलाई ड्रप पनि तपाईँलाई बागडुग्रासम्म गराइन्छ हुन्छ लस् धन्यवाद